हेलो हजुर ए नमस्ते हजुर भन्नुहोस् न ए हजुर हजुर ए हजुर छ त ए कतिजनालाई

ए हजुर दुईजना जम्मा रुमहरू छ अब खास त हामी एकजनालाई मात्रै राख्छा हो अन्त एकजना सिङ्गल रुम छ अन्त फेरि दुईवटा एउटा दुई़वटा रुम भएको पनि छ हो एउटा किचन एक्स्ट्रा भएको हो हजुर तपाईँहरू दुईजना हो ए हजुर कस्तो तपाईँहरूलाई चाहिँ एउटै रुम चाहिएको कि ए हजुर हजुर ए हजुर छ छ हजुर हजुर छ नि हजुर भित्रै हो भित्र भएको छ हजुर टोइलेट बाथरुम आफ्नै छ भित्रै

होइन एउटा हामी बेड चाहिँ दिन्छ हो अन्त त्यो पङ्खा दिन्छ अन्त त्यहाँ तपाईँलाई आफै एक्स्ट्रा लगाउनु भयो भने हुन्छ

रुम भाराहरू हेरिहेरि छ अब तपाईँलाई त दुईवटाकै चाहिएको रहेछ हो दुईवटाको फाइभ थाउजन्डहरू छ फाइभ फिफ्टी फाइभहरू छ ला भाइ त्यस्तो कम्ती त हुँदैन नि अब तपाईँलाई भने अब फिफ्टी एउटा फाइभको छ त्यसको चाहिँ फोर्टी एटहरूसम्म चाहिँ हुन्छ हजुर तपाईँहरू स्टुडेन्ट हो ए होइन नि यता त अब ठिक्कै ठिक्कै रेटकै लगाएको छ हो अब तपाईँले सिङ्गल खोज्नु भएको भए चाहिँ थर्टी फाइभहरूसम्म को थियो थ्रीहरूसम्म चाहिँ मिल्थ्यो हजुर हजुर हजुर टोइलेट बाथरुम हजुर भित्रै छ नि अलिकति किचनको पनि स्पेस छ हो अन्त एउटा रुम छ पानीहरू पनि हजुर हजुर भन्नु न ए त्यो त हाम्रो त त्यो त बेलुका आठ बजी त बन्द हुन्छ हो हजुर त्यही अब पार्टीहरू चाहिँ हामी अलौ गर्दिन हो अब त्यो दिउँसोतिरै अब चुप चापमा गऱ्यो भने चाहिँ ठिकै छ ए हजुर त्यही हो अब त्यो कम्ती साउन्डमा हो अब त्यो रुममै अब त्यो बाहिर त्यो लाउड नजाने खाल्के हजुर सिस्टममा गऱ्यो भने चाहिँ ठिकै छ त्यो पनि आठ बजीसम्म हो हो त्यहाँदेखि भित्र आउनु पनि हामी दिँदिन जानु पनि दिँदिन त्यो गेट लक गरिदिन्छ हामी हजुर त्यो हजुर त्यो फेरि केटीहरू फेरि ल्याउन पाउँदैन त्यस्तो हो अब त्यो हजुर केटीहरू ल्याउँछ भने पनि अब हामीलाईं पहिल्यै इन्फर्म गरेर ल्याउनु पऱ्यो हो हजुर हजुर हजुर हजुर हजुर ए होइन नि आठ बजीसम्म चाहिँ हो हो दस हामी त्यो नौ बजीहरूदेखि त हामी बन्द गर्छ अब त्यो चाहिँ तपाईँले त्यो चाहिँ अब बुझेर आउनु पऱ्यो अब हामीले पहिल्यैदेखि त्यस्तै रुल्स बनाएको छ हो अलिक स्ट्रिक्टै छ यता फेरि हाम्रो यस्तो पापाहरू पनि हुनुहुन्छ हो बुढोहरू हुनुहुन्छ अब पहिल्यै उनीहरूले त्यस्तै रुल्स बनाउनु भएको हो हजुर ज्यादा त्यस्तो केटाकेटीहरू पनि त्यस्तो उयो मेलमिलापहरू पनि त्यस्तो दिँदैन हो अब तपाईँ साथीसाथीहरू बस्दा भने चाहिँ ठिकै छ केटै केटा केटाकेटी त हामी दिँदैन नि हजुर त्यो कोही कोही बेला अब केटी साथीहरू वाइफाइहरू ए हजुर त्यो कोही कोही बेला पार्टीमा त्यो बोलाएर आयो भने ठिकै छ त्यो पनि अब पहिल्यै इन्फर्म गर्नुपऱ्यो हो त्यस्तो झ्याझुँहरू तस्तो लडाइँ झगडाहरूपटि यता फेरि हुँदैन हो हाम्रो अलिक यता सोसाइटिहरू पनि त्यस्तै छ हो हजुर हजुर हजुर पहिल्यैदेखि फेरि रेप्युटेड खाल्के हो हामी हामी त माथि बस्छ मुनि रेन्ट दिन्छ हजुर पार्किङहरू पनि यता भित्रै छ हो हजुर ए हुन्छ हुन्छ सल्लाह गरेर गर्नु न एकपल्ट तपाईँलाई अब राम्रो लाग्यो भने हो अब बस्नु त्यो त तपाईँकै विचार हो हो हामी फोर्स गर्न पनि सक्दिन तर अब तपाईँले त्यही हो हाम्रै रुल्स रेगुलेसनमै चल्नुपऱ्यो तपाईँहरू हजुर हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ